ए हजुर तपाईँ मैले एउटा सामान मगाएको थिएँ कि खानेकुराहरूको थियो र त्यो क्यान्टिनको तपाईँ मालिक हो ए गुनासो त भन्दाखेरि पनि मैले अब मैले तपाईँको क्यान्टिनबाट एक दुईवटा सामानहरू मगाएको थिएँ खानेकुराहरू थियो चौमिनहरू थियो मोमोहरू थियो चिकन चिल्ली बर्गर पिज्जाहरू थियो कि मैले अस्ति तपाईँको क्यान्टिनबाट सामानहरू मगाएको थिएँ कि अँ खानेकुराहरू थियो चिकन चिल्ली चौमिन बर्गर पिज्जाहरू अझै बेसी स सामानहरू मगाएको थिएँ कि र मैले चाहिँ रेटिङ्सहरू हेरेर राम्रै छ होला भनेर मगाएको तर तपाईँको सामान आइपुग्दाखेरि त साह्रै इन्कम्प्लिटहरू आयो हो सामानहरू पनि क्वालिटी पनि अलिक राम्रो थिएन कसै बेसी पाकिगएको थियो कसै चाहिँ बेसी कुकै भएको थिएन पाकेकै थिएन अब त्यो त खानु मलाई अब त्यो यस्तो राम्रो पनि हुँदैन तपाईँलाई थाहा छ अब यस्तो हेल्थमा पनि हेल्थको लागि पनि यो त राम्रो होइन राम्रो चाहिँ आएन क्वालिटी यस्को तपाईँलाई अलिक भन्नु थियो र हजुर बदली त अब मैले त अब अब मलाई चाहिरहेको थियो र मगाएको अब यस्तो आउँछ भनेर त मैले सोचेको थिइनँ

हजुर होइन अब मैले त अब होइन अब तपाईँले अब योपालिदेखि चाहिँ अब अलिक याद गरिदिनुहोस् न मेरो मात्रै होइन अरूको पनि कतिको हुँदैछ होला त्यस्तो हुन्छ तपाईँले अलिक राम्ररीसँगले चाहिँ हेरिदिनुहोस् न ल किनभने अब यो अलिक अब हामीले चाहिएको बेला हामीले मगाएको हुन्छ अब यस्तो नराम्रोहरू आयो भने त हामी पनि त्यो त कसरी लिनु अब हुन्छ तपाईँले बदलीमा पठाइदिनुहुन्छ हजुर हजुर हजुर हुन्छ अब तपाईँले अबदेखि उसो पनि अलिक राम्रैसँगले हेरेर पठाइदिनुहोस् न ल अरूहरूलाई पनि अब हामीले मगायो भने पनि हजुर हुन्छ धन्यवाद बुझिदिनु भएकोमा हुन्छ